हेलो सूरज दा ठिकै हुनुहुन्छ तपाईँ हजुर म पनि एकदम सन्चै छु म दा तपाईँको मलाई हेल्प चाहियो

हामले रिसेन्टली एउटा डिस्कस गऱ्यो हो डिसिसन लियो कि फेमिली लङ ट्रिपमा जाउँ भनेर होइन र तपाईँको एउटा हेल्प चाहियो मलाई तपाईँको कोही चिनाजाना ड्राइभर छ हजुर अच्छा रमेश भन्ने नाम हो ड्राइभरको ए अच्छा ऊसँग कुन कुन चाहिँ गाडी छ अच्छा एउटा वेगनर र अन्त एउटा टोयोटा अच्छा तपाईँलाई के लाग्छ कुन चाहिँ दुईवटामा गाडीको कन्डिसन चाहिँ कुन चाहिँ राम्रो होला कुन चाहिँ बेटर होला वेगनरको हामी यहाँ टोटल फेमिली कतिजाना सातजाना जस्तै छौँ हामीहरू हो अनि त्यो वेगनरमा अटिन्छ हजुर फुल अफ स्पेस छ है अच्छा हुन्छ हुन्छ यति चाहिँ भनिदिनुहोस् न यहाँबाट सिलगढीबाट मिरिक जाने बाटो राम्रै छ हजुर उयो ड्राइभरहरू पनि ठिकै छ मतलब चलाउने ढङढङहरू अच्छा राम्रै छ बेहोराहरू पनि बानी बेहोराहरू राम्रै छ है हजुर दा ओके ठिकै छ अच्छा हाफ एन अवार लाग्छ अच्छा ल ल हुन्छ दा मलाई एक काम गर्नुहोस् यो ड्राइभरको नम्बर सेन्ड गरिदिइ राख्नुहोस् न मलाई ह्वाट्सएपमा यही नम्बरको ह्वाट्सएपमा मलाई ड्राईभरको नम्बर सेन्ड गरिदिइ राख्नुहोस् ल ल हुन्छ सि या